हाम्रो धर्महरूमा यहाँ तपाईँको हिन्दू छ हिन्दू भयो मुस्लिम क्रिस्तान बुद्धिस्टहरू हुन्छ जसमा कि हिन्दूमा चलिरहेको हिन्दूहरूमा जस्तो दसैँ मनाउँछन् दिवाली दिवाली पूजा पनि मनाउँछन् त्यहाँपछि मुस्लिमहरूमा सबभन्दा रा रामरी मनाइराख्ने कुरा चाहिँ बक्रिद ईदहरू हुन्छ जहाँ मा चाहिँ मनाउने कुराहरू तिनीहरूको फ्राइडे गुड फ्राइडेहरू आउँछ र बुद्धिस्टहरूको आफ्नो आफ्नो पर्व हुन्छन् अरू त्यो बाहेक याँ जेनिजम् पनि हुन्छन् जेनिहिन् जैन रिलीजियनको तिनीहरूको पनि आफ्नो आफ्नो धर्मको आफ्नो आफ्नो प्रकारले पूजा गरिन्छ जहाँ जस्तो कि हिन्दूहरूले मन्दिरमा गइकिन चढावा चढाउँछन् मुस्लिमहरूले मुस्लिमहरूले मस्जिदमा गोइकिन आफ्नो उयो पूजा टाइप जे पनि गर्छ तिनीहरूले क्रिस्तानहरले चर्चमा गइकन प्रे गर्छन् त्यस्तै प्रकारले यहाँ सबै पूजाहरू गरिन्छ र यहाँ सबैजना मिलिकन बस्न बसिन्छ सबै कुनै यहाँ धर्मको लागि लिएर कुनै झगडा तगडा हुँदैन यहाँ सबैजना मिलेर बस्न बेसी मन पराउँछन् यहाँ धर्मले कहिले पनि साथीहरू छुटिँदैन थ्याङ्कयु